मैले चाहिँ रेड चिल्लीबाट खाना अर्डर गरेको थिएँ र यसको रसिद मैले देखाउनु पर्छ र मलाई त्यो चाहिएको थियो र मलाई यसको एप चाहिँ म डाउनलोड गर्न चाहन्छु